आज चाहिँ म यो एउटा मतलब मेरो सानोको एक्स्पिरियन्स सेयर गर्नु चाहन्छु लाइक म कहाँ चाहिँ ट्र्याभल गर्नु गएको थिएँ अनि मतलब कस्तो भयो मेरो एक्स्पिरियन्स चाहिँ त्यहाँ ट्र्याभल गरेर लाइक म सिक्स अर सेभेन इयर्सको थियो तब म सिलिगुडी गएको थियो आमाले भन्नुभएको थियो म मलाई मतलब सिलिगुडी लिएर गएको भने अनि हामी गयो बिहान छ बजेको ट्रेनमा गएको थियो ट्रेनमा मतलब ट्रेनबाट चाहिँ हाम्रो यहाँ काल आलीपुरबाट चाहिँ चार घन्टा लाग्छ लगभग लग सिलगुडी पुग्नु अनि चार घन्टा लाग्छ अनि चार घन्टासम्मन् चाहिँ हामी मजाले हाम्रो फ्यामिली थियो हाम्रो कजन्सहरू थियो हामी सबैजना चाहिँ मजाले इन्जोय गर्दै जाँदैथियो गाना गीत गाउँदै अनि त्यसरी नै हामी ट्रेनमा जाँदैथियो ट्रेनमा थियो हाम्रो मतलब लाइक चनाहरू आउँछ चना मटरहरू आउँछ अनि त्यसरी नै हाम्रो चनामटरहरू किन्दै खायो खाँदै खाँदै आएको थियो खाँदै खाँदै गयो खाँदा खाँदै गयो गइसकेर चाहिँ हामी पुग्यो अनि लाइक हामी सिक्स बजे निक्लेको थियो यहाँबाट अनि वहाँ पुग्दा चाहिँ टेन इलाभेन मतलब ट्रेनहरूले लेट पनि गर्छ कति ताल त्यसरी नै हामी लेट भएका थियौँ अनि लेट भइसेकर चाहिँ हामी गयो गइसकेर हामीहरूलाई घुम्यो घुम्ने जग्गा पनि थुप्रै छ त्यहाँ लाइक सिटी सेन्टर सिटी सेन्टर छ अनि थुप्रै पार्कहरू पनि छ अनि म चाहिँ पहिला पार्कमा चाहिँ एउटा ट्रेन छ भन्नुभएको थियो नानाले इलेक्ट्रिक ट्रेन मतलब टोय ट्रेन भनिन्छ होला सायद त्यसलाई अनि टोय ट्रेन छ भनेर चाहिँ म चाहिँ त्यहाँ जान्छु जान्छु भनेको थियो अनि गएर चाहिँ हामी गयो गइसकेर चाहिँ त्यहाँ टोय ट्रेन रहेछ अनि त मम्मीलाई मैले त्यत्रो रिक्वेस्ट गरेँ टोय ट्रेनको खेलाइदिनु खेलाइदिनु भनेर अनि मम्मीले लास्टमा खेलाइदिनुभयो टोय ट्रेन अनि टोय ट्रेन खेलिसकेर चाहिँ हामी मतलब टोय ट्रेन खेल्दा चाहिँ अब मजाको एक्स्पेरियन्स मतलब सानो थियो त्यति बेला मतलब त्यस्तो थाहा थिएन कि त्यस्तो राम्रो चिजहरू खेलाइदियो मम्मीले भनेर अनि अहिले अहिले चाहिँ सोच्छु कि मम्मीले त्यति बेला कस्तो राम्रै चिजहरू चाहिँ खेलाइदिनुभयो भनेर अनि अनि त्यहाँ टोय ट्रेन खेलेपछि चाहिँ हामी सिटी सेन्टर गयो सिटी सेन्टरमा थुप्रै चिजहरू रहेछ लाइक म त पहिला नानी थिएँ हो थाहा थिएन अनि त त्यहाँ सिटी सेन्टरभित्र पस्ने साथै चिसो लाग्दो रहेछ नि लाइक त्यहाँ एसी हुँदो एसी हुँदो रहेछ अनि मलाई त थाहा थिएन भित्र जाने साथ चिसो बाहिर निक्लिसक्दा तातो हुन्थ्यो गयो गइसकेर सिटी सेन्टर घुमेँ एकछिन सिटी सेन्टरमा मुभी हेऱ्यो मुभी त्यति बेला थाहा भएन कुन चाहिँ थियो तर मुभी चाहिँ हेर्नु चाहिँ हेऱ्यो हामीले अनि त्यहाँबाट गेम्सहरू खेल्यो लाइक त्यहाँ पनि टोय ट्रेन रहेछ सानो सानो खाले त्यहीँ ऊ यो सिटी सेन्टरकै भित्रै चल्नेवाला टोय ट्रेन रहेछ त्यहाँ गयो त्यसो टोय ट्रेनमै खेल्यो अनि खेलिसकेर हामी आयो आइसकेर चाहिँ एकछिन मतलब होटेलमा बस्यो त्यहाँ एकदिन चाहिँ अनि भोलिपल्ट चाहिँ आमाले भन्नुभयो कि हामी कलकत्ता आ जाँदैछ भनेर अनि कलकत्ता जाँदैछ भन्दा चाहिँ मलाई मतलब पुरा उत्साह भयो घुम्नेको कलकत्ता किनकि कलकत्ता ठुलो सहर हो कहिले गएको पनि थिएन अनि मैले चाहिँ सोधेँ के आमा किन कलकत्ता गएको भनेर तपाईँले त मलाई सिलगुडी घुमाउनु लान्थ्यो किन कलकत्ता जाने भनेर अनि आमाले भन्नुभयो तेरो दाजुको बिहा छ कलकत्तामा भनेर मतलब मेरो कजनको दाजु त हैन कजनको बिहा छ भनेर अनि आमाले जाऔँ भन्यो आमा मतलब थुप्रै जान्थ्यो हामीसँग पुरा फ्यामिली पनि थियो अनि कजन्सहरू पनि थियो आमाले जाऔँ भन्नुभयो अनि म चाहिँ गयो रेडीसेडी भयो अनि त हामी चाहिँ बेलुका चार बजेको बसमा चाहिँ हामी गएका थियौँ अनि गयो गइसकेर चाहिँ हामी मतलब त्यहाँ बसमा त त्यति सक्दैन अनि बमिटिङ गर्दै गएको गएको थियो अनि चाहिँ अनि लगभग टुवेल्भ्स आवर लाग्छहोला सायद सिलिगुडीबाट कलकत्ता जानु त्यो पनि बसमा बसमा गयो बसमा गएपछि हामी डुल्यो मजाले अनि बसमा चाहिँ कति जाग्गातिर रोक्यो कति जग्गातिर खाना खायो हामीले अनि राती हुँदा चाहिँ थुप्रै जग्गातिर रोक्यो लाइक कति जग्गा वासरुम आउँछ वासरुमको लागिन् रोक्यो अनि हामी चाहिँ सायद कलकत्ता एघार बजेतिर पुगेको थियो होला एकदिनबाद कलकत्ता एघार बजेतिर पुगेको थियो कलकत्तामा गयो कलकत्तामा गएपछि हामी डुल्यो डुलेपछि अनि त बिहा एटेन्ड गऱ्यो बिहा एटेन्ड गरेपछि हामी फेरि घर वापस आयौँ लाइक हामी एक तारिक गएका थियौँ हामी सात आठ तारिकतिर चाहिँ घर आइपुगेको थियो अनि त्यही सेम मतलब सिलगुडीमा रोकियो एकदिन अनि अर्को दिनको ट्रेन पक्ड्यो ट्रेन पक्डेपछि आयो अनि ट्रेनमा चाहिँ थुप्रै प्रकारको मन्छेहरू पनि आउँदो रहेछ लाइक भिखारिसहरू मतलब भिखारिसहरू अब माया त लाग्छ उनीहरूलाई तर पैसा दिनु पनि आमाबाबाहरूले चाहिँ मना गर्नुहुन्छ अनि भोलि चाहिँ अब भोलिपल्ट चाहिँ हामी पुगेपछि घर अनि यति नै थियो मेरो मतलब कलकत्ता एक्सपेरिएन्स गरेको कलकत्ता सिलिगुडी सबै एक्सपेरियन्स सानोमै गरेको थियो र यति बात भनेर म आफ्नो बात समाप्त गर्छु